हजुर फुलबारी अलिअलि छ फुलहरू त त्यति छैन अलिअलि सयपत्रीहरू छ मखमली फुलहरू सयपत्री छ अलिअलि हजुर सयपत्री चाहिँ छ सयपत्री मखमली ए हुन्छ फुल्दैछ अहिले सुरु भयो फुल्नु साग सब्जी अहिले हालमा त त्यही सिमीहरू सिमी छ रायोको साग छ अरू त प्रायः छैन त्यही सिमी र रमभेडाहरू लगाएको छौँ कि तर दसैँमा अघाडि त निस्किनु मुस्किल पर्छ होला फल्दैछ फल्नु त हजुर हजुर सय एक दुईवटा होला साह्रै बेसी त छैन अलिअलि होला हजुर मिलाएर दि हालौँला नि पाइन्छ पाइन्छ गाउँतिर नि पाइन्छ हजुर सबले अहिले प्रायः प्रायःले लाउँदैछन् फुल त्यो बाटो छेउछाउ चाहिँ पाइन्छ बेच्छन् पनि साग सब्जी पाइन्छ गाउँमा हस् हजुर अँ कसै कसैको खाने हुँदैछ खाइँदैछ अलिअलि हाम्रो त अब खरिदेहरू कति घर घरै पनि आउँछन् कति चाहिँ अब यहाँ अब धेरै धेरै भयो भने सिलगढी पनि पठाइन्छ आरतमा नभए कालिम्पोङको व्यापारीहरू पनि आउँछन् यहाँ अँ कालिम्पोङबाट यहीँ गाउँकैहरू कि कालेबुङमा लगेर चाहिँ उनीहरूले खरिद गरेर लगेर कालेबुङमा बेच्छन् फुल चाहिँ आउँछ बाहिरबाट खोज्दै आउँछ त्यही अब व्यापारीहरू आउँछ उनीहरूले उठाएर लान्छ धुप्पीहरू छ एक दुईवटा बोट छ दुई चारवटा बोट ए आउनुहोस् न आएर हेर्नुहोस् न

ए हुन्छ पाइन्छ नि यसो गाउँतिर पनि पाइहालिन्छ यहाँ अब घरमा पनि अलिअलि भइहाल्छ हुन्छ हुन्छ